भारतीय संस्कृतिमा पारम्परिक नृत्यहरू विधाहरू महत्त्वपूर्ण छन् किनभने आफ्नो नृत्यले आफ्नो देशका संस्कृतिक भावहरू प्रकट गर्दछ र एउटा राम्रो पारम्पारिक नर्तक बन्नका लागि एउटा राम्रो गुण र राम्रो नाच्ने राम्रो एक्सप्रेसन दिनुसक्ने र राम्रो प्रेजेनटेसन गर्नुसक्ने मानिस हुनुपर्छ